मेरो नाम निगम हो अनि म दार्जिलिङ भोटिया खर्साङको निवासी हो र मैले अहिले हाल फिलहाल फ्री लान्सिङको काम गर्दैछु जो कि युएस हेल्थकेयरको काम भनिन्छ अनि यस भन्दा अघि दुई हजार एघार सालदेखि मैले आफ्नो काम गर्न सुरू गरेको अनि अहिलेसम्म हेरेर ल्याएको छु भने बाह्र तेह्र साल भइसकिसक्यो मैले युएस हेल्थकेयरमा काम गरेको जहाँ अमेरिकाको डक्टरहरू हुनु हुन्छ उहाँको निम्ति हामी काम गर्ने गर्छौँ र अमेरिकाको डक्टर्सहरूले उहाँको बिमारीहरूलाई सेवा दिएपछि उहाँहरूले जुन चाहिँ फिज या शुल्क पाउनु हुन्छ इन्स्योरेन्सबाट त्यो इन्स्योरेन्ससँग हामी वार्तालाप गरेर डक्टरको पैसाहरू को हामी काम गर्छौँ र युएस हेल्थ केयर भनिन्छ त्यसलाई अनि शिक्षाको बारेमा भन्नु पर्दाखेरि म मैले आफ्नो शिक्षा दीक्षा खर्साङ पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट ग्रहण गरेको हो अनि दुई हजार पाँचमा मैले आफ्नो मेट्रिक दसौँ दसम क्लास् उत्तीर्ण गरेको अनि दुई हजार सातमा मैले आफ्नो बारवी यही पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट नै गरेको अनि त्यस पश्चात् मैले सिलगढी इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट आफ्नो स्नातकको शिक्षा फलीभूत गरेँ अनि त्यस पश्चात् म आफ्नो कामतर्फ लागेँ अनि मैले होटल मेनेजमेन्टको पनि आलिकति कोर्स गरेको थिएँ अनि यसको पनि मलाई थोरै ज्ञान छ र खाना पिनाहरू कसरी बनाउनु पर्ने के गर्नु पर्ने यसको पनि शिक्षा मैले दार्जिलिङ लुइस जुबली एफसिआईबाट ग्रहण गरेको थिएँ